हाम्रो दार्जिलिङमा चाहिँ यो मनोरञ्जनको ठाउँहरू है पार्कहरू सिनेमा थिएटरहरू छन् हाम्रो पार्कहरू जस्तै बोटानिकल गार्डन नाइटिङ्गेल पार्क बतासे यो सबै छन् जहाँ चाहिँ हामी गएर मनोरञ्जनहरू गर्नुसक्छौँ बस्नसक्छौँ है खेलकुदहरू गर्नसक्छौँ तर यी सबै पार्कहरूमा चाहिँ हाम्रो पैसा टिकटहरू नि शुल्क लाग्ने गर्छन् अनि हाम्रो यो सिनेमा नजिकै हल सिनेमा छ आइनक्स अनि यहाँ पनि हाम्रो पैसा नै लाग्ने गर्छ तर जुन हाम्रो चौरास्ता बिचमा जुन माल रोड छ माल रोड भन्छ यहाँ पनि हामी परिक्रमाहरू गर्नुसक्छौँ हिँड्नसक्छौँ त्यहाँ पनि बस्नसक्छौँ मनोरञ्जन गर्नसक्छौँ तर त्यहाँ चाहिँ हाम्रो एकदमै पैसाहरू लाग्दैन यो चाहिँ सुविस्ता छ हामीलाई